बलिवुड र टलिुडले चाहिँ भारतमा एकदमै यो यङ्ग्सटर्सहरूलाई चाहिँ जवान जवानीहरलाई चाहिँ एकदमै त्यो अहिलेको त्यो ट्रेन्डमा चाहिँ एकदमै प्रभाव भइरहेको छ किनभने चाहिँ अब जस्तो अब फेसनहरू अब त्यो त्यो फिल्महरूतिर देखाइन्छ है त्यस्तै चाहिँ अब त्यस्तै ड्रेसिङ सेन्सहरू त्यस्तै पहिरन त्यस्तै खाऊ भन्ने चाहिँ सोचाइ चाहिँ अहिले यङ्ग्सटर जवानी जवान जवानीहरूकोमा चाहिँ अब हु हुन्छ मलाई चाहिँ लाग्छ अब त्यस्तै अब फिल्महरूतिर देखाइएको त्यस्तो नराम्रो कुराहरू चाहिँ नराम्रो त्यो के भनौँ त्यो अब ड्रेसिङ सेन्सहरूलाई चाहिँ उनीहरूले कपी गर्न खोज्छ र त्यसमा चाहिँ मलाई चाहिँ अलिकति भारतलाई चाहिँ प्रभाव गरिरहेको छ भन्ने चाहिँ मलाई चाहिँ लाग्छ र मलाई मन पर्ने मलाई मन पर्ने चलचित्र चाहिँ बलिवुडको र टलिवुडको चाहिँ मलाई चाहिँ मन पर्ने चाहिँ दीपिका पादुकोण र प्रियङ्का चोपरा र टलिवुडबाट चाहिँ मलाई काजल अगरवाल र अल्लु अर्जुन मेल क्यारेक्टर त्यो चाहिँ मन पर्छ र अब